आजकलका नानीहरूले आउटडुवर गेम्सहरू भन्दाखेरि पनि इन्डुवर गेम्सहरू खेल्छ त्यो पनि ग्याजेट बेस्ड गेम्सहरू खेल्छ फोनमै के केहरू कतिपय थुप्रो थुप्रो गेम्सहरू छ त्यस्तैहरू खेल्ने गर्छ पहिलाको जस्तो आउटडुवर गेम्सहरू त खेल्ने गर्दैन